ग्रामीण समुदायमा खेल एउटा उत्तम साधन हो जसले गाउँका सबै युवाहरूलाई खेल मैदानमा जम्मा गरेर खेल्छन् र ती खेलले समयको सदुपयोग मात्र नभएर खेलले मानिसहरूको चौतर्फी विकास हुन्छ र अहिलेका युवाहरूलाई युवा युवतीहरूलाई खेलले धेरै आफ्नो शारीरिक शारीरिक रूपमा विकास गर्नु मात्र नभएर धेरै कुराहरूमा विकास गर्ने सक्छ त्यस कारण खेल ग्रामीण समुदायमा खेल एकदमै उत्तम चिज हो